हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर होइन यो चाहिँ यो चाहिँ अब अहिलेको अहिलेको तपाईँले भन्नु भएको जस्तो अब अहिले जुन शिक्षानीति परिवर्तन हुँदैछ दुई हजार यो तेइसदेखि एउटा नयाँ शिक्षानीति आइराखेको छ है एनइपी उसमा भएर नेसनल एजुकेसन पोलिसी यसले एउटा नानीहरूलाई एउटा नयाँ दिशा त अवश्य नै दिन्छ नानीहरूलाई एकदमै नानीहरूलाई हल्का गराउने नानीहरूको बोझलाई कम गराउने एउटा चेष्टा यो नेसनल एजुकेसन पोलिसीले राष्ट्रिय शिक्षा नीतिले गरिराखेको छ र तपाईँले भन्नु भएको कुरा सही हो हाम्रो हामी कतिवटा शिक्षा पद्धति पनि ठिक नभएको कारणले गर्दाखेरि पनि नानीहरूलाई मानसिक दबाब छ यसको सँगसँगै अघि मैले भनेको जस्तो नानीहरू एक्लो एक्लोपन अनुभव गरिरहेका छन् एक्लो भइरहेका छन् उनीहरूले आफ्ना कुराहरू आफ्ना साथीहरूलाई भन्न सकेका छैनन् अथवा घरमा बताउन पाएका छैनन् यो पनि एउटा समस्या छ त्यसले गर्दाखेरि नानीहरूलाई सानोदेखि नै एउटा साधनातिर लगाउने है विभिन्न सङ्गीतको क्लासहरूतिर ट्रेनिङतिर पठाउने विभिन्न प्रकारको बालविकासको क्लासहरूतिर नानीहरूलाई पठाउने साधना गराउने आध्यात्मिक दिशातिर नैतिक शिक्षातिर नानीहरूलाई अग्रसर गराउने काम पनि हामीले सँगसँगै गर्नुपर्छ र यसको साथसाथै विशेष गरेर नानीहरूलाई कहाँ समस्या हुँदैछ के कारणले समस्या हुँदैछ भन्ने कुरा चाहिँ पहिल्यै हामीले चिन्हित गरेर बुझेर ती नानीहरूलाई चाहिँ एउटा ठिक दिशातर्फ ठिक मार्गतर्फ हामीले अग्रसर गराउनु पर्छ नत्रभने चाहिँ मनभित्र नानीहरूको एउटा कुण्ठा जागृत हुन्छ नानीहरूको मनमा धेरै प्रकारका त्यस्ता कुराहरू खेल्छ विचार आउँछ त्यसले गर्दा चाहिँ एउटा विकृतितिर नराम्रो दिशातर्फ नानीहरू अग्रसर हुनसक्छन् यो कुरालाई बुझेर यो कुरालाई हामीले मनन गरेर काम गरेर एउटा नानीहरूलाई नयाँ दिशा दिने राम्रो बाटोतर्फ लगाउने काम हामी गऱ्यौँ भनेदेखि तपाईँ हामी जस्तो एउटा सजग व्यक्ति अग्रज व्यक्तिहरू गाउँ समाजको नागरिक समाजका प्रतिनिधिहरू हरेक एउटा सचेत शिक्षित व्यक्तिहरू हामी सबै लागेर गऱ्यौँ भने अवश्य नै हामी एउटा नानीहरूलाई राम्रो दिशा दिन सक्नेछौँ जस्तो लाग्छ

हजुर हजुर हो हो